हाम्रो दार्जिलिङ जिल्लामा चियापति मकै कोदो अनि फल फुलमा सुन्ताला तरकारीमा इस्कुस रायो साग मुला प्रमुख रूपमा हुन्छ यो अन्नमा हुने मकै कोदोलाई नबेचेर खानमा मात्र प्रयोग गरिन्छ र चियापतिको बजार व्यवस्थापन एकदमै राम्रो भएको कारणले गर्दा यस्लाई प्रमुख रूपमा बेच्न नै प्रयोग गरिन्छ अनि फल फुलमा सुन्तला खानुको साथै यसको बजार व्यस्थापन र बजारमा डिमान्ड राम्रो भएको कारणले गर्दा यसलाई बेच्नुमा पनि प्रयोग गरिन्छ साथसाथै यो तरकारीमा जति पनि हुन्छ त्यसको पनि बजार व्यवस्थापनमा माग राम्रो भएको कारणले गर्दा धेरै बजारमा बेच्नका निम्ति नै प्रयोग गरिन्छ र यसलाई यसको रोप्नका निम्ति अनुकूल मौसम भनेको जस्तै चियापतिलाई पानीको सुविधाअनुसार जुनै पनि समयमा रोप्दा भयो र मकै र कोदोलाई वर्षाकालीन समयभन्दा अलिक अघि बिउ छरेर रोपिन्छ र फल फुलमा सुन्तलालाई वर्षाकालीन समयमा विरुवा सारेको राम्रो अनि तरकारीलाई पनि वर्षाकालीन समयमा नै अलिक ओबानो ठाउँमा बिउ छरेर रोपेको राम्रो हुन्छ